मेरो गृहनगर वा सहर मलाई किन मनपर्छ भने यहाँका हवा पानी अनि त्यहाँदेखि वातावरण सबै राम्रो छ अर्को नम्बर हामी त सहर बजारमा छैनौँ बजारको अलिकति दस मिनट टाढा छौँ बस्ती बस्तीमै तर बजार नजिकै हो त्यति टाढो पनि होइन र पनि हाम्रो घरगाउँले छरछिमेकी सबैजाना हामी एकता भएर सबै कुरा कतिवटा दु खहरू कष्टहरू आइलाग्यो भने छरछिमेकीसँग सर सल्लाह गरेर कत्ति कुराहरू हामी सेयर गरेर त्यस्तो दुक्खहरू पनि हामी पार गरेछौ अनि यहाँका हवापानी सबै राम्रो छ बस्ती बस्ती नै मा मनपर्छ बजार अलिकति भिडभाड अलिकति बजारमा बजार पनि राम्रै छ हाम्रो यहाँको सहर बजार सबै कुरो राम्रो छ यहाँको मानिसहरू राम्रो छ यहाँका हाम्रो नेपालीमा अहिलेसम्म कुनै नराम्रो कर्महरू कामहरू गरेको छैनौँ कुनै मागेर खाइएको छैन बरु खेती किसान गरिन्छ दु ख गरिन्छ गाउँ घरमा खेतालापात गरिन्छ आपस्तमा एकआर्काको दु ख सुख सेयर गरिन्छ त्यसरी मिलेर खाइन्छ साह्रै दु ख पऱ्यो भने जसकोमा छ उसले सहायता गर्छन् छैन ल्याउ न है भन्यो भने पनि नराम्रो सोचले गर्दैनन् राम्रै सोचले सबैले माया गर्छन् घर गाउँले सबै मिलेर हामी एकता भएर बसेको छौँ त्यो कारणले यहाँको सबै कुरो मलाई मन पर्छ मलाई चाहिँ अब अरूलाई कस्तो लाग्छ मलाई चाहिँ बस्ती गाउँ नै बेसी प्राय सानैदेखि बसेर होला त्यस्तै मन पर्छ हरियाली झार जङ्गलपात हाम्रो बारी वातावरण खाने पानी सबै कुरो चोखो त्यो भएर चाहिँ सबै राम्रो लाग्छ घर गाउँले पनि अल्लो घर पल्लो घर तल्लो घर माथिलो घर सबैजाना हामी मिलेर छैन दु ख कष्ट भयो भने हुनेले सहायता गरिहाल्छन् लु हुँदाखेरि फेरि उसलाई पर्दा उसलाई उसले गर्छ उसलाई पर्दा त्यसरी हामी अहिलेसम्म मिलेर बसिरहेको छौँ नराम्रो कर्म कसैलाई नराम्रो लडौँ कसैलाई त्यसको छलकपट गरौँ त्यस्तोपटि चाहिँ हाम्रो गाउँबस्तीमा छैन त्यो भएर चाहिँ मलाई चाहिँ बस्तीहरू गाउँहरू मन पर्छ अनि बजार सहर हाम्रो कालिम्पोङ बजार एरिया सहरमा अहिलेसम्म त्यस्तो केही भयो अरे भनेको पनि सुनेको छैन राम्रै छ राम्रै चलिराखेको छ छोरीचेलीलाई होस् छोरा मान्छेलाई होस् आफ्नो आफ्नो इजेतमा राम्रोसँगले बसिराखेको छौँ सबै कुरो यहाँको वातावरण राम्रो छ त्यो कारणले मलाई मन पर्छ